मलाई गीतहरू गाएको सिङ्गरहरूले गाएको गाएको चाहिँ पुरा मनपर्छ तर मैले ठुल्ठुलो सिङ्गरहरूले गाएको चाहिँ नजिकबाट देखेको छुइनँ राजु लामा प्रमोद खरेल मेलिना राईहरूले चाहिँ गीत गाएको मैले नजिकबाट देखेको छुइनँ हेर्ने रहर चाहिँ पुरा छ तर यता गाउँठाउँ नजिकैको हरूले गीत गाएको चाहिँ मैले हेरेको सुनेको प्रोगामतिर तर ठुल्ठुलोहरूले गाएको चाहिँ मैले फेस टु फेस चाहिँ देखेको छुइनँ तर हेर्ने रहर चाहिँ पुरा छ राजु लामाको मलाई गीत चाहिँ नजिकबाट सुन्ने हेर्ने रहर छ